हाम्रो यो कालिम्पोङ जिल्लामा स्टेट लेभलको खेला हुन्छ अनि फुटबल भलिबल क्रिकेट फुटबलमा हो भने चाहिँ एघार एघारजना खेल्छ अनि भलिबलमा छ छ जना खेल्छ अनि क्रिकेट पनि एघार एघारजना खेल्ने गर्छ अनि सिलगडीतिर चाहिँ इन्टरनेसनल खेलाहरू हुन्छ यताउँदो अनि हाम्रो यो गाउँ समाजमा पनि गाउँ लेभलको खेलाहरू हुन्छ क्रिकेट फुटबल भलिबल तिनवटै खेलहरू खेल्छौँ हामी अनि